हेलो हजुर हिल भ्यूबाट बोल्नुभएको तपाईँ ए हजुर हजुर सुन्नुहोस् न मेरो बुकिङ थियो कि तपाईँहरूको होटेलमा मेरो घनश्याम शर्मा हजुर अन्त बुकिङ थियो कहिलेको भने पर्सीको छ मेरो चाहिँ अन्त आउनुभन्दा अगाडि यसो त्यहाँको बारेमा अलिकति जान्नुलाई कल गरेको मैले चाहिँ अन्त एकछिन बोल्नु सक्छु होला नि है मलाई चाहिँ एक्च्युली के भने चाहिँ त्यहाँको अब दार्जिलिङको जुन एउटा जातीय पोसाक होइन एउटा एड्रेस भनिन्छ त्यसको बारेमा चाहिँ अलिक जान्नु थियो के कसो कसले के कसो लाउँछ हो अब आएपछि यसो त्यो घुम्नु जाँदाखेरि कतिवटा जग्गा छ रहेछ मैले यहाँबाट हेरेको निकै सर्च गरेर चौरस्ता कि के भन्ने थियो अन्त बतासे बतासे लुप के थियो हो त्यहाँ चाहिँ ट्रेडिसनल लुगाहरू हुँदोरहेछ नि त अन्त अब कुन चाहिँ केको लुगा हो यसो आइडिया भएर मात्रै लगाएको राम्रो होला कस्तो के लाउँछ भनेर अलिक भनिदिनोस् न मलाई कस्तो हुन्छ नेपालीहरूको

हजुर ए हजुर

ओके ओके हजुर

ए हजुर अँ सामान आउँछ है

अँ हजुर हजुर बतासे लुप हेरेको थिएँ मैले पनि नेटमा

उनीहरूले उनीहरूले भन्छ अन्त कुन चाहिँको ड्रेस हो यो भनेर भन्छ नाम पनि भन्छ है माथिको लुगा मुनिको लुगाको नाम के हो भनेर

अँ हजुर अँ त्यही राम्रो हुन्छ हजुर ए हुन्छ नि हुन्छ म पर्सी आउँछु कि हजुर अँ त्यही त हुन्छ हुन्छ हुन्छ म पर्सी आउँछु नि हो पर्सी बिहानतिरै चेकिङ गरिहाल्छु म एघारको अगाडि अन्त त्यहाँबाट बात गरुँला नि हुन्छ हुन्छ ल थ्याङ्क यू थ्याङ्क यू फर द इनफर्मेसन हुन्छ